हेलो ए दाजु सुन्नुहोस् न त्यो क्याबको बारेमा सोध्नु थियो त्यो सानो क्याब र ठुलो क्याबमा के होला है जस्तो चारजना मान्छेको र छजना मान्छेकोमा चाहिँ कतिको भाडा लाग्ला है हजुर होइन म टाइगर हिल जाउँ भनेको हजुर हामी त छजना छ तर कति लाग्ला अन्त साह्रै महँगो भयो नि अन्त त्यो ठुलो गाडी चाहिँ छजनाको चाहिँ त्यति लाग्छ ए हजुर हजुर होइन कम्ती त हुन्छ होला नि त होइन अलिक होइन अन्त चारजनाको चाहिँ कति लाग्दो रहेछ भनेपछि दुइटा क्याब बुक गर्नु भने चाहिँ के गर्नु पर्ने अन्त कति लाग्छ दुइटा क्याबको अलिक कम्ती हुँदैन हजुर हजुर अलिक कम्ती गरिदिनुहोस् न दुइटा क्याब गर्दा हुन्छ नि अन्त चारजनालाई सानो क्याब हजुर हजुर होइन त्यो दुइटा सानो ट्याक्सी गर्दिनु नि आठजना छौँ हामी चारचारजाना ए अँट्छ नि एउटा ट्याक्सीमा हैन होइन अलिक त्यो साह्रै महँगो भन्नु हुँदैछ नि तपाईँले च त्यहीँ टाइगर हिल त हो कति आधा घन्टा त लाग्छ दार्जिलिङबाट

होइन नि त्यत्ति साह्रो पनि होइन नि तर अलिक कम्ती गरिदिनु भए राम्रो हुन्थ्यो हजुर हजुर होइन अब रेट त थाहा छ नि सबैलाई रेट त के हो भनेर होइन नि रेट भन्दा पनि त साह्रै ज्यादा त भयो नि त तपाईँको हजुर हजुर

हो त्यो सबै मैले बुझेँ कि तर जुन चाहिँ रेट भन्नु हुँदैछ त्यो रेट त अब साह्रै ज्यादा हुने रहेछ नि त यहाँ एज पर दार्जिलिङ र डिस्टेन्सको हेरी हजुर हजुर हजुर निकै ज्यादा भयो नि तर अलिक कम्ती गरिदिनुहोस् न अलिक मिलाइदिनुभयो भने चाहिँ जाने हो नभए चाहिँ अब हामी अर्कै ट्याक्सी हेर्छौँ होला है हुन्छ मिलाइदिनोस् न

हुन्छ तपाईँको क्याब नम्बर र उयो चाहिँ मलाई मेसेज नभए भनिदिनोस् न क्याब नम्बर कहाँबट पिक गर्नु हुन्छ मतलब त्यो होल डेकै त्यति लाग्छ होइन कि त्यसको टाइम लाग्छ मतलब कति टाइमसम्म त्यसको होइन हामी पाँच छ घन्टासम्म चाहिँ अब त्यो रिजर्भ गर्नु पऱ्यो नि त्यो रिजर्भको चाहिँ अबो त्यति हो हुन्छ अलिक मिलाइदिनोस् न भनेको त तपाईँले साह्रै ज्यादा भयो कि हुन्छ हुन्छ थ्याङ्कयू